त्यो अस्ति म म्युजिक क्रिटिक म्युजिकबाट हजुर मेरो नाम आर्तिक बस्नेत हजुर त्यो अस्ति तपाईँले नयाँ गीत निकाल्नुभएको थियो नि त्यसको त केही मिलेकै छैन त ना हजुर न न ड्रम मिलेको छ तपाईँको त्यो भर्समा सेकेन्ड भर्समा फ्लुट हाल्नुपर्थ्यो बाँसुरी हजुर खै उसले त हजुर तर राम्रो सुनिएको छैन गीत त हजुर ड्रम गिटारहरू पनि हजुर नोटहरू अलिक मिलेको छैन हजुर ए निकाल्नुभएको थिएन ए हजुर अरू चाहिँ ड्रम गिटार अनि फ्ल्युटहरू हाल्नुहोस् तर सेकेन्डमा फर्स्ट भर्समा गिटार

हजुर फ्ल्युट त हाल्नुपर्ने थियो हजुर सुनेको छैन भए चाहिँ राम्रो सुन्थ्यो

हुन्छ हजुर हुन्छ अनि त्यो ड्रमको हजुर त्यो ड्रमको बिटहरू पनि अलिक चेन्ज गर्नू हजुर अलिक मजाको बजाउनेहरू हाल्नुहोस् हजुर हुन्छ त्यो मैले चिनेको छु नि एक